तपाईँ कति राम्रो गाडी चलाउने भए पनि तपाईँ यति राम्रो हुनुहुँदो रहेछ यति राम्रो बोल्नु हुँदोरहेछ तपाईँले सबैलाई कति धेरै इज्जत गर्नु हुँदोरहेछ र मलाई यो नयाँ सहरमा केही नचिनेको भए पनि तपाईँले मलाई ठिक स्थानमा ल्याइदिनुभयो र ठिक समयमा तपाईँ जस्तो राम्रो व्यक्ति मैले अहिलेसम्म मेरो जीन्दगीमा देखेको थिइनँ तपाईँ यति राम्रो हुनुहुँदो रहेछ र तपाईँले मलाई यहाँसम्म ल्याइदिनुभयो पुर्याइदिनुभयो मैले नचिनेको जग्गामा मैले भनेको जग्गामा ठिक समयमा ल्याइदिनुभयो भयो अरू भए मलाई यता उता गर्थ्यो होला गाडी भाडा बेसी लिन्थ्यो होला घुमाइदिन्थ्यो होला नचिनेको जग्गामा तर तपाईँले चाहिँ सिधा ल्याउनुभयो तपाईँले ठिक जग्गामा ल्याइदिनुभयो धेरै धेरै धन्यवाद म तपाईँको सदैव आभारी रहने छु र तपाईँ जस्तो राम्रो व्यक्ति मैले मेरो जीवनमा कहिले पनि देखेको थिइनँ धेरै धेरै धन्यवाद